मेरो परिवारमा कोही बिरामी हुँदा मैले पकाउने केही परिकारहरू भन्नु पर्दा विशेषतः खोले भात नै रहेको छ खोले भात चाहिँ थोरै घिउमा नुन बेसार र चामल हालेर बनाइएको हुन्छ र यसरी साधा प्रकारले बनाइएको हुँदा यो परिकार बिरामीको लागि एकदमै उपयोगी हुन्छ त्यसै गरी ज्वरो आउँदा अदुवा मेथीको झोल गाजर बिटको सुप त्यसै गरी कसैलाई पखाला लाग्यो भने नुन चिनी पानी पनि पकाउनु पर्ने हुन्छ र त्यसै गरी चाहिँ विशेषतः भन्नु पर्दा पहाडी क्षेत्रमा पाइने जुन हडचुर चम्सुर जस्ता जडिबुटीहरू छन् यी जडिबुटीहरूलाई चाहिँ दुधमा पकाएर खानले हात खुट्टा दुःखेको पनि निको हुने गर्दछ र यसरी हरएक बिरामको नै आफ्नो आफ्नै औषधी हुन्छन् त्यसरी नै हरएक बिरामको लागि पकाइने परिकारहरू पनि आफ्ना आफ्नै किसिमका हुन्छन् तथापि मैले मेरो परिवारका सदस्यहरू बिरामी हुँदा पकाउनु पर्ने परिकारहरू भनेको चाहिँ यस्तै किसिमका रहेका छन्